यो केक दोकान हो ए होइन मलाई केक चाहिएको थियो कि अन्त नि बर्थडेको लागि दुई पाउन्डसम्मको हुन्छ कति जस्तो पर्छ होला है ए अन्त चाहिँ चकलेट ए होइन दुई पाउन्डकै लान्छु थुप्रो मान्छेहरू छ कि नानीहरू पनि छ बर्थडेको लागि चकलेट केक ल हुन्छ अन्त अरू पनि पाउँछ है अरू त खै के भन्नु होला र दुईवटा

दुई बट्टासम्म मिठाई अनि केक चाहिँ दुई पाउन्डको दुईवटा तिन दुईवटासम्म होला हौ दुई तिनजना नानीको बर्थडे छ कि अन्त त्यही भएर नि ए हुन्छ डिस्काउन्ट दिनुभयो भने त धेरै सजिलो राम्रो हुन्छ त्यस्तै दुई बजीतिर आउँछु बेलुकाको पार्टी छ हो हुन्छ हुन्छ रेडी राखिदिनु होस् म दुई बजी दुई बजी आउँछु ल उ पर